म चाहिँ व्यवसायहरू भन्दा चाहिँ दिकान एउटा एउटा गिफ्ट स्टोर खोल्नु चाहन्छु गिफ्टको दोकान जो चाहिँ अब व्यवसायहरू पार्टी बिहा वेडिङ त्यस्तोतिर काम लाग्ने गिफ्टहरू सबै गिफ्टहरू पाउने खोल्न चाहन्छु र गिफ्ट स्टोर चाहिँ हाम्रो गाउँमा नभएकोले गर्दा चाहिँ धेरै नै प्रफिट हुन्छ भनेर चाहिँ त्यही भएर खोल्न चाहन्छु म चाहिँ गिफ्टहरू चाहिँ अनि गिफ्ट स्टोर अब मान्छेहरू मान्छेहरू गिप्टहरू किन्नु आउनु टाढो टाढो बजारहरू जान्छ र आफ्नो गाउँ गाउँमा खोलेको छ भने आफ्नो गाउँको मान्छेहरूलाई सजिलो पर्छ बजारहरू गइरहनु परेन ढिलो त्यो आफ्नै ऊ यो उठाइबस्नु परेन झमेलाहरू र त्यही भएर चाहिँ म हाम्रो गाउँमा चाहिँ म चाहिँ मेरो व्यवसाय चाहिँ एउटा गिफ्ट स्टोर चाहिँ खोल्न चाहन्छु